स्वच्छ भारत अभियान भन्दाखेरि चाहिँ है स्वच्छ भारत अभियान चाहिँ हाम्रो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई हजार चौधमा है यस अभियानलाई सुरु गरेका थिए अनि आज है यस अभियानद्वारामा चाहिँ हाम्रो भारत अनि सम्पूर्ण है हाम्रो बसोबास गर्ने हाम्रो भारतका बासिन्दाहरू है एकदमै स्वच्छ अनि है सुधार भएको छ किनभने है यस अभियानले चाहिँ यस अभियानद्वारामा चाहिँ हाम्रो जग्गा जग्गामा है का सफाइको कामहरू गर्ने अनि साथै टोयलटहरू है बनाएर अनि मानिसहरूलाई एकदमै है स्वच्छ बस्ने यस अभियान यस अभियानद्वारामा चाहिँ यस अभियानले चाहिँ मानिसहरूलाई शिक्षा दिएको छ अनि साथै अनि यस सरसफाइ अभियानमा भाग लिनुभएको छ भन्दा चाहिँ अनि हामी है स्व स्वच्छ भा यस यस अभियानमा चाहिँ हामीले पनि है मैले पनि स्कुलहरूबाट अनि कलेजेसहरूबाट अनि है भाग लिएर हामीले यस अभियानमा चाहिँ हामीले हिस्सा लिएर हामी सानो भए पनि एउटा है भारत स्वच्छ अभियानलाई अगाडि बढाउनको निम्ति हामीले प्रयास हामीले पनि गऱ्यौँ स्कुलहरूबाट कलेज कलेजेसहरूबाट अनि एनजिओहरूबाट एनएसएसहरूबाट अनि तपाईँको वरिपरि क्षेत्रमा सफा छ भन्दाखेरि चाहिँ हाम्रो हाम्रो है यस हाम्रो वरिपरि हाम्रो गाउँ है अनि साथै हाम्रो छिमेकी छर छिमेकी गाउँहरू चाहिँ एकदमै एकदमै स्वच्छै छ सफै छ किन भन्दाखेरि यस अभियानद्वारामा है धेरै मानिसहरू शिक्षित अनि सिकिसकेको छ है कस्तो स्वच्छ अनि कसरी बसोबासो गर्नुपर्ने भनेर अनि यसरी नै हाम्रो हाम्रो गाउँ अनि साथै हाम्रो छर छिमेकीको गाउँहरू पनि एकदमै स्वच्छ छ अनि सुधार गर्न आवश्यक छ भन्दा फुल्ली सौ प्रतिशत त है अनि गाउँ त स्वच्छ अनि सा साथै हेल्दी त छैन तर पनि आधीभन्दा ज्यादा मात्रै है स्वच्छ अनि मानिसहरू शिक्षित भइसकेको छ यस अभियानद्वारामा अनि थोरै मात्रामा मात्रै है आज हाम्रो गाउँमा चाहिँ हाम्रो गाउँ अनि साथै लगायत हाम्रो छर छिमेकीहरूको गाउँहरू सिक्नु अनि साथै है अगाडि अझै मात्रामा यस अभियानमा अगाडि बढ्नका लागि है हामी बढ्नुपर्नेछ आवश्यक छ